हाम्रो कालिम्पोङ जिल्लामाम चाहिँ लोकप्रिय सामान्य जुन चाहिँ खानेकुराहरू छ तिनीहरू चाहिँ थुप्रै छ जस्तै फम्बी भयो खाब्जे भयो है वाचिप्पा भयो गुन्द्रुक भयो सिस्नु भयो तामा तामाको सब्जी अचारहरू भयो है अनि त तिनीहरूलाई तयार गर्न चाहिँ कुन चाहिँ समानहरू लाग्छ भन्दाखेरि म एक दुईवटा आइटम्सहरूको चाहिँ म भन्दिन्छुँ सामग्रीहरू किनभने सबैको भन्न त एकदम इम्पोसिबल नै होला जस्तो छ अन्त खाब्जे प्रिपेयर गर्दाखेरी चाहिँ मैदा अनि तेल अनि त डाल्डा दाउनी हालेर गुन्छन् अनि त्यो चाहिँ बेलेर मज्जाले बुट्टा हाल्छन् के डिजाइन डिजाइनको फुलहरू बुट्टा हालेर चाहिँ त्यसलाई फ्राई गर्छन् अनि वाचिप्पा चाहिँ

अन्त यत्ति त नन् भेज भइगयो तर यो वाचिप्पाहरू चाहिँ राईहरूको ट्रेडिसनल डिस भएको कारणले गर्दाखेरि पनि चाहिँ अब म पनि राई नै हो तर हामी चाहिँ अब भेजिटेरियन राई त्यही भएर चाहिँ हामी त्यसमा चाहिँ वाचिप्पालाई चाहिँ भेजिटेरियन वाचिप्पा कसरी बनाउँछन् भन्दाखेरि तमर्केको वाचिप्पालाई चाहिँ तमर्केको मुन्टा अनि वाचिप्पा बनाउँदा तमर्केको मुन्टा युज गर्छन् अनि अर्को चाहिँ चुवाको फुल युज गर्छन् है तमर्केको मुन्टा नभएको खन्डमा चाहिँ हामी चुवाको फुल युज गर्छौँ अनि त्यसरी नै चामल अदुवाहरू हालेर त्यही प्रोसेसमा हामीले पकाउने गर्छौं है अनि अरू सिस्नो सिस्नो त त्यही हो टिप्यो टिपेर फ्रेस ल्यायो केलायो अन्त बोइल गऱ्यो त्यसमा लसुनहरू हालेर है बोइल गरेर त्यत्तिकै हामीले खाने गर्छौँ अनि तामा पनि त्यही हो ल्यायो केलायो अनि बोइल गरेर अचारहरू खानेले अचार खान्छन् या फिर अब भुटेर सब्जी खानेले सब्जी खान्छन् होइन अनि अरू गुन्द्रुक गुन्द्रुक त झन् हामी के भन्नु यहाँको त डेली फुड नै भनौँ गुन्द्रुकको रस त हुन्छै हुन्छ हप्तामा तिन चारपल्ट त गुन्द्रुकको रस बनाउँछौ नै बनाउँछौ हामीले किनभने त्यो त हेल्दी पनि छ प्लस त्यो राम्रो पनि हो मिठो पनि लाग्छ के हामीलाई अन्त गुन्द्रुक बनाउन चाहिँ कसरी बनाउँछन् भन्दाखेरि ऱ्याडिस मुला मुलाको जुन चाहिँ पत्ता हुन्छ मुला त खाइहाल्छ मुलाको पत्ता चाहिँ हामी धोएर सुकाउछौँ पहिला हल्का ओइलाए पछि चाहिँ त्यसलाई तातो पानीमा भिजाएर राख्छ अनि जब त्यो फरमेन्ट हुन्छ तब निकालेर सुकाउँछ अनि त्यसरी नै गुन्द्रुक बन्छ अन्त गुन्द्रुकको रस बनाउँदाखेरि चाहिँ त्यो सुकेको जुन चाहिँ पत्ता हुन्छ त्यसलाई हल्का भिजाएर अन्त प्याज लसुनहरू हालेर त्यो त्यसको रस बनाएर खाने गर्छ है हामीले अनि हाम्रो संस्कृतिलाई चाहिँ कसरी झल्क्याउँछ भन्दाखेरि चाहिँ यस्तो गुन्द्रुकको रस तमर्केको मुन्टा वाचिप्पाहरू जस्तो यस्ता आइटमहरू चाहिँ तपाईँले कुनै पनि अरू जातमा या फिर अरू क्म्युनिटिसमा तपाईँले हेर्न सक्नुहुन्छ उनीहरूले खाँदैनन् उनीहरूले जान्दैनन् पनि किनभने यो चाहिँ हाम्रो पुस्तादेखि चलिआएको फुडहरू हो नि त हाम्रो पुस्ताहरूले पास गरेको हामीलाई के यो रेसिपीहरू चाहिँ हामीलाई पास गरेको यो चाहिँ हाम्रो अब ट्रेडेसनल फुड नै भनिदिउँ अनि वाचिप्पाहरू चाहिँ कहिले खान्छौँ भन्दाखेरि चाहिँ हामीले जब कुनै शुभ काम हुँदैछ नि या फिर पूजाहरू गर्दा हामीले वाचिप्पाहरू खाब्जेहरू बनाउने गर्छौं त्यही हो अनि फाल्टु खाना खान मन लागे चाहिँ मान्छेहरू कहाँ जान्छ अब त्यहीँ रेस्टुरेन्टहरूतिर अब यो हाम्रो गोरुबथानमा त त्यस्तो राम्रो रेस्टुरेन्टहरू छैन तर हामी अब गोरुबथानदेखिको साठी किलोमिटर टाढो यो जब हामी यहाँ सिलगढीमा आउँछौँ त्यहाँनिर पाइहाल्छौँ रेस्टुरेन्टहरू तिर राम्रो राम्रो थकाली खानाहरू देखिको लिएर के के मनपर्छ तपाईँलाई ढिँडो ए ढिँडोको बारेमा भन्न बिर्सेछुँ ढिँडो पनि हाम्रो एकदम ट्रेडिसनल फुड नै हो यो ढिँडो चाहिँ तपाईंँले अरू कसैले खाएको भटाउनु हुँदैन के हाम्रो संस्कृतिमा मात्रै छ यो ढिँडो खाने चलन चाहिँ ढिँडो दाल डल्ले खुर्सानी इत्यादि भयो है